मैले चाहिँ फ्लिपकार्टबाट चाहिँ सनग्लासेस मगाएको थिएँ अन्त त्यसबाट चाहिँ अब त्यो फोटोमा त एकदमै दामी देखाएको थियो त्यसै कारण मैले मगाएको थिएँ अन्त जब मैले रिसिभ गरेँ त्यति बेला चाहिँ यति साह्रो घटिया कन्डिसन थियो त्यसको चाहिँ हो यति साह्रो घट घटिया कन्डिसन थियो तर पनि जसोतसो एक दुईखेप लगाएँ एक दुईखेप लगाउँदै त्यो पाकपुक भइहाल्यो होइन अन्त अबदेखिको चाहिँ म फ्लिपकार्टबाट केही पनि मगाउँदिनँ भन्ने चाहिँ भयो मलाई